युमासाङ बुटिक हो ए सुन्नुहोस् न तपाईँको बोल्नु हुँदैछ हजुर मैले अस्ति नौ तारिख अर्डर गरेको थिएँ एउटा जामा अर्डर गरेको थिएँ तपाईँकोबाट तपाईँको यहाँ डेलिभेरी चाहिँ देखाइराखेको छ तपाईँको दस तारिख डेलिभेरी हुन्छ भन्दैछ तर आज त बाह्र तारिख भइसक्यो हजुर एकपल्ट चेक गर्नुहोस् त हजुर हजुर हजुर हजुर गाउन थियो हजुर गाउनको तपाईँले डेलिभेरी त नौ तारिखको देखाउनु भएको छ तर दस तारिखको देखाउनु भएको छ तर बाह्र तारिख भइसक्यो आज के भएर यस्तो भयो होला किन कि यो मेरो त बर्थडेको गिफ्टको लागि मैले अर्डर गरेको थिएँ समयमा त आएन त हजुर तर त्यो त तपाईँको प्रब्लम हो नि त होइन भन मैले हामीलाई दिखाएको यो समय त मैले डेबिल डेलिभेरीको त नौ तारिख छ दस तारिख छ नि त प्रोबेबल डेट हुनुसक् सक्थ्यो नौ तारिख हजुर होइन अब दस तारिखभित्रमा आइपुग्छ भन्योपछि त दस तारिखै आउँछ नि त हजुर अब यसरी डेलिभेरी ढिलो गर्नुभयो भने चाहिँ म चाहिँ मेरो पैसा पेब्याक माग्छु तपाईँले यसमा चाहिँ के भन्नु पाउनु भएन कि डेलिभेरी नै क्यानसल गरौँ भन्दैछु म त हजुर होइन दस तारिखको डेलिभेरीमा अब तपाईँले यसरी ढिला गऱ्यो भने त यो त कस्टमरलाई त अन्याय भयो नि त किनकि समय हेरेर मैले अर्डर गरेको हो दस तारिखभित्र नै आइपुग्छ भनेर यो कसैलाई गिफ्ट दिनुको लागि थियो

अब यो यस यसरी त गरेर भएन कि चाहिँ मेरो क्यानसल गर्नुपऱ्यो कि नत्र चाहिँ मलाई मेरो पैसा मलाई कन्सेसन दिनुपऱ्यो तपाईँले अब यो त गर्नै पऱ्यो नि अब तपाईँको डेलिभेरीको डेट दिएको छ हेर्नुहोस् है दस तारिखको डेट दिएर अब बाह्र तारिखसम्मै नआउँदा त भएन नि त हजुर भोलि त आउँछ नि आउँछ बुझ्दैछु भोलि आउँछ अब भोलि आएर के गर्नु हेर्नुहोस् है अस्तिको डेलिभेरी थियो अब अस्ति ल्याइदिएको भए बर्थडेको गिफ्ट हो त्यो समयमा आएको भए समयमै दिनुसक्थेँ म त्यो काम भइहाल्थ्यो तर अब ढिलो भयो अब ढिलो भएकोमा त अब के गर्नु सक्नुहुन्छ यसो हेर्नुपऱ्यो तपाईँहरूले हजुर हजुर ज्यादा भनेको होइन अलिअलि कन्सेसन दिनुपऱ्यो किन कि लेट भएको छ त्यो त कस्टमरलाई राम्रो भएन नि होइन कि नभए नत्र तपाईँहरूले पहिला नै भन्नुपर्थ्यो हुँदैन भनेर एकपल्ट इन्फर्म पनि कसैले इन्फर्म पनि गरेर मलाई त्यहाँबाट सबबाट कसैले इन्फर्म पनि गरेन हजुर अनलाइन गरेको थियो अनलाइन त्यो अनलाइनै अर्डर गरेको हो तर यहाँ अनलाइनै देखाइरहेको छ नि त दस तारिख दिन्छ भनेर तपाईँको रिसिभर अब त्यहाँ कसले काम स्टाफले के गर्दै थियो मलाई याद भएन तर अब यसमा चाहिँ तपाईँले यसो हेर्नुपऱ्यो कि तपाईँ मेरो क्यानसल गरिदिनुहोस् कि नत्र मलाई कन्सेसन दिनुहोस् हजुर

डेलिभेरी चाहिँ मलाई अब भोलि नै गरिदिनुहुन्छ भने चाहिँ हजुर टेन पर्सेन्ट हुन्छ हुन्छ टेन पर्सेन्टको हुन्छ भोलि नै डेलिभेरी गरिदिनु हुन्छ भने ठिकै छ नत्र मेरो अहिले नै क्यानसल गरिदिनुहोस् हजुर हुन्छ रेटिङ चाहिँ म तपाईँलाई ज्यादा दिनु सक्दिनँ अब यस्तो खालको कामहरू भयो भने चाहिँ म तपाईँलाई रेटिङ राम्रो दिनु सक्दिनँ हजुर रिपोर्ट गरिहालेको हजुर मैले अस्ति पनि एकपल्ट कल गरेको थिएँ मैले त्यो दिन जुन दिन डेलिभेरी थियो त्यही दिन पनि कल गरेर मैले धेरै कस्टमर उयो गर्दा पनि कसैले पिक्कै गरेन तपाईँको स्टोरको कसैले नि पिक्कै नगर्दा चाहिँ हजुर मैले इन्फर्म चाहिँ गरेको थिएँ हजुर मलाई एकपल्ट इन्फर्म पनि गरेन डिले हुन्छ भनेर नत्र एपमा पनि आएन तपाईँको हजुर हुन्छ मलाई भोलिभित्रै नै तपाईँले भोलिभित्रमा नै तपाईँले यो गरिदियो भनो राम्रो हुन्छ हजुर हजुर वाइट बर्डर भएको छ हजुर लङ गाउन हुजर सिल्कमा छ हजुर हुन्छ हुन्छ